हेलो हजुर हो त हजुर हजुर हजुर पाँच तारिक हुन्छ छ त

हजुर लोकलै हो एकदम फ्रेस छ त तपाईँ त रेगुलर कस्टमर हो तपाईँलाई कति बेसी नै लानुहुन्छ कति जस्तो ए हुन्छ हुन्छ हजुर हुन्छ तपाईँ आउनुहोस् न म एकदम तपाईँको अगाडि मजाले उयो गरेर दिन्छु नि तपाईँले जस्तो भन्नुहुन्छ हजुर हजुर हजुर एकदमै होस् होम डेलिभरी नि गर्छु तपाईँलाई हजुर के भन्नुभयो हजुर त्यसको चाहिँ अलिक चार्ज लाग्छ वान सय हन्ड्रेड चाहिँ एक्स्ट्रा लाग्छ होइन होइन पर केजीकै तपाईँको टु फिफ्टी हजुर अनि डेलिभरीको चार्ज चाहिँ हन्ड्रेड माछाहरू छ माछाहरू पनि छ तपाईँलाई चाहियो भने घरकै हो ए हुन्छ मटन चिकन चिकन चाहिँ टु फिफ्टी अनि त्यो मटन चाहिँ सिक्स हन्ड्रेड हजुर हुन्छ हुन्छ अलिक कम्ती हुन्छ नि आउनुहोस् न अनि हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर हुन्छ लिन आउनुहुन्छ कि मन

ए हुन्छ हुन्छ हजुर हजुर हुन्छ हुन्छ

हुन्छ हुन्छ हुन्छ हुन्छ